दार्जिलिङ जिल्लाका मानिसहरूले दैनिक रूपमा सामना गर्नुपर्ने केही समस्याहरू रोजगारको समस्याहरू प्रमुख छ यहाँका धेरै मान्छेहरू बेरोजगार छन् दैनिक कुनै काम धाम छैन चियापत्तीका बगानहरू पनि प्रायः बन्द छन् उचित समयमा हाजिरा पाउँदैनन् दबाई पानी चिकित्सा सम्बन्धी पनि राम्रो व्यवस्था छैन अस्पतालहरूमा राम्रो व्यवस्था छैन बिमारीहरूले धेरै कठिनाइ भोग्नु परिरहेको गाडीको पनि उचित व्यवस्था छैन दार्जिलिङ जिल्लाका राजनीतिक नेताहरूले अस्पतालको व्यवस्था राम्रो व्यवहार व्यवस्था अनि गाडीको बाटोको उचित व्यवस्था अनि मर्मतीको गरिदिनुपर्छ साथै यहाँका बेकारी समस्याको समाधान गर्न उचित पहल हुनुपर्छ